यो सृष्टि होटेल हो यहाँको खाना मगाएको थिएँ त अन्त निकै बासी भयो भएको रहेछ मलाई मन परेन त्यो फर्काउनु कि नफर्काउनु तपाईँलाई सोध्नुलाई यो भने भनिपठाएको के भन्नु हुन्छ अगर तपाईँले फर्काइदिनु भन्नु हुन्छ भनेदेखि फर्काएर अर्को दिनु होस् राम्रो खानापिना दिनु होस् हामी खान्छौँ हामी अन्त